हाम्रो स्कुलमा चाहिँ सातवटा सब्जेक्ट हुन्छ नेपाली इङ्ग्लिस म्याथ हिस्ट्री जियोग्राफी लाइफ साइन्स फिजिकल साइन्स अन्त हाम्रो स्कुलमा चाहिँ छजना टिचरहरू हुनु हुन्छ तिनजना मिस तिनजना सर अन्त हाम्रो स्कुल लाग्छ साढे नौमा अन्त छुट्टी हुन्छ दुई फोर्टी फाइभमा अन्त हाम्रो बिहान फर्स्ट सब्जेक्ट चाहिँ हो म्याथ म्याथ पढाउनु हुन्छ नौ फोर्टी फाइभसम्म अन्त नौ फोर्टी फाइभदेखि दस पन्ध्रसम्म नेपाली मिस आउनु हुन्छ नेपाली पढाउनु हुन्छ राम्ररी मजाले बुझाउनु हुन्छ नेपाली त्यहाँदेखि हाम्रो ब्रेक हुन्छ पन्ध्र मिनट त्यहाँदेखि हाम्रो स्कुल लाग्छ ए बेल लाग्छ त्यहाँदेखि साइन्स पढाउनु हुन्छ सरले सरले मजाले बुझाउनु हुन्छ साइन्स अन्त त्यहाँदेखि साइन्स पढाउनु भएर फोर्टी फाइभ मिनट पढाउनु भएर जियोग्राफी मिस आउनु हुन्छ जियोग्राफी मिस आएर चाहिँ पढाउनु हुन्छ अलिक मिसले चाहिँ स्पिड पढाउनु हुन्छ त्यही भएर बेसी मजाले बुझ्दैन पनि अन्त मिसले पढाएर चाहिँ बस्नु हुन्छ बस्नु हुन्छ अन्त जानु हन्छ बेल लागे पछि त्यहाँदेखि हाम्रो बेल लाग्छ लन्च ब्रेक हुन्छ त्यहाँदेखि आधी घण्टा बाह्र बजीदेखि साढे बाह्रसम्म हाम्रो लन्च ब्रेक हुन्छ त्यहाँदेखि लन्च ब्रेक भइसके पछि हाम्रो फेरि बेल लाग्छ त्यहाँदेखि चाहिँ हाम्रो इङ्ग्लिस सब्जेक्ट हो त्यहाँदेखि हाम्रो सर आउनु हुन्छ सरले पनि आउनु हुन्छ अन्त कोही बेला पढाउनु हुन्छ कोही बेला पढाउनु हुँदैन कोही बेला फुटबलकै मात्रै कुरा गर्नु हुन्छ अन्त जानु हुन्छ त्यहाँदेखि पढाउनु हुन्छ फेरि अन्त जानु हुन्छ उसको सब्जेक्टको टाइम सके पछि उसको पिरियडको सक सक टाइम सके पछि जानु हुन्छ त्यहाँदेखि चाहिँ हाम्रो हिस्ट्री पढाउने मिसहरू आउनु हुन्छ अन्त हिस्ट्री पढाउने मिस यस्तो राम्रो हुनु हुन्छ कि यस्तो मजाले बुझाउनु हुन्छ लेखाउँदा पनि यस्तो मजाले लेखाउनु हुन्छ एक एकवटा स्पेलिङ द को पनि टी एच ई द भनेर पढाउनु हुन्छ त्यति मजाले चाहिँ बुझाउनु हुन्छ हिस्ट्री मिस त्यस्तो राम्रो छ अन्त मेरो फेभ्रेट मिस हिस्ट्री पढाउने मिस हो अन्त मिसले पढाउनु हुन्छ त्यहाँदेखि चाहिँ पढाएर डेलीको रुटिन हो उसको चाहिँ पढाएर लेखाउनु हुन्छ अन्त चाहिँ जानु हुन्छ त्यहाँदेखि चाहिँ हाम्रो फेरि ब्रेक हुन्छ त्यहाँदेखि चाहिँ हाम्रो छुट्टी